हेलो ए तिमी प्लम्बर भाइ होइन अस्तिको अन्त कल त कुन खालको बनाइ राखिदियो हौ मेरो ट्याप त पानी पनि आउँदैछैन त खोइ एउटा पानी आएको छैन त्यत्रो पैसा दिएर बनाएको छैन त राम्रो एउटा पानी आएको पनि छैन खोइ तिमीले जस्तो जोडिदिएको त्यस्तै चलाएको आएकै छैन कि उल्टापाल्टी तिमीले जोडिदियौ होला चलाएको पनि छैन केटाकेटीले मैले निहान खोल्दाखेरि छैन पानी नै आएको छैन हो अन्त त्यही भनेर फोन गरेको नि अहिले आएर हेरिदिनु भ्याउँछौ किन अन्त पानी छैन नि आएको छैन बाथरूममा एउटा पनि पानी छैन डुप्लिकेट ट्याप लिएर लगाइदियो जस्तो छ तिमीले त्यत्रो दाममा अरिजिनल भनेर डुप्लिकेट हालिराखिदियौ है अहिले चाहिएको मलाई अब टोइलेटमा पानी आएको छैन टोइलेट एउटै छ बादमा होइन बादमा होइन अहिले आउनु त कस्तो हौ राम्रो काम नगरी गएको त्यसरी

तिमी झन् भरपर्दो भनेर बोलाएको त उल्टापाल्टी सस्तो दामको ट्याप हालिराखेर गएछौ है अहिले आएर हेरिदिनु नि ल हेलो अँ एकदिनमा चाहिँ कहाँबाट चाहिँ लेउ पस्छ खोलेको पनि छैन आएको पनि छैन त्यो पानी भने अब त्यो त तिमीलाई थाहा होला तिमीले जोडिदिएको अँ बेलुका आएर अहिले बेलुका अँ आएरै हेरिदिनु ल पानी छैन ठ्याप्पै भइरहेछ हो नभए त म पैसा काट्छु नि हिजो लगेको ए तिमीले उल्टा जोडिदिएको चाहिँ कहाँबाट चाहिँ भाडा दिनु मैले चाहिँ आएको गएको चाहिँ होइन एक गिलास चिया चाहिँ दिन्छु हो त्यो राम्ररी हेरिदेऊ पानी आउने बनाऊ डुप्लिकेट लगायौ भने चाहिँ अब पैसा पनि होइन तिमीलाई चिया पनि होइन केही पनि पाउँदैनौ अहिले आउनु है ल ल त ल राखेँ